हेलो साथी अस्ति मैले बेड सिट किनेको थिएँ कि कस्तो राम्रो रहेछ हो एक दुई हप्ता ओछ्याएर धुँदा पनि रङहरू गएन एकदम कस्तो दामी कपडा रहेछ हो तिमीलाई पनि चाहिन्छ भने अब जाउँ न सँगै ल लिनु अझै किन्नु पर्छ त्यहाँ चम्पासरीको दोकानमा कस्तो राम्रो रहेछ लुगा पुरा राम्रो लाग्यो एकदम दामी क्वालिटी रहेछ